हजुर मैले बायोग्यासको प्लान्ट त दिल्ली बस्दाखेरि मैले सिएनजीको जुन चाहिँ प्लान्ट देखेको चाहिँ कि त्यसको प्लान्ट चाहिँ मैले देखेको थियो र सिएनजीको बसहरू नि चल्थ्यो त्यही बसहरूमा यस्ता ठन्डा महिनामा हामीले चढेर जान्थ्यौँ अन्त त्यो जनतालाई हामीले यो पश्चिम बङ्गालमा हामीले जनतालाई कसरी बताउने यो त मलाई थाह छैन अहिले त के अरे टोटो चल्छ लाइटको बिजुलीमा चार्ज गरेर तर यो त बायोग्यासबाट त भएको छैन यति नै भन्न चाहन्छु